भारतलाई इन्टरनेट ब्याङ्किङ डिजिटल पेमेन्टले लाइक धेरै इकोनोमिकली डेभलपमेन्ट दिलाएको छ कसरी भन्दा लाइक इन्टरनेट ब्याङ्किङ जब युज गर्छ त्यति बेला हाम्रो लाइक इन्टरनेटहरू युज हुन्छ त्यति बेला लाइक एक्स्ट्रा चार्जेस लाग्छ अन्त त्यही अनुसारले लाइक मान्छेको टाइम त्यहाँनिर वेस्ट भएको छैन ब्याङ्कमा गइ गइ लाइन बसी बसी सबै कुरा गर्नुपरेको छैन घरमै बसी बसी आफ्नो फोनद्वारा गर्नु मिल्छ अन्त त्यो ब्याङ्कमा गएर जुन लाइन बसेर टाइम वेस्ट गर्ने टाइमहरूमा चाहिँ हामीले अरू नै धेरै कुरा पनि गरेर त्यो टाइमलाई कभर गर्नुसक्छ अन्त धेरै ठुलठुला कम्पनिजहरू जुन चाहिँ फोरेनमा थियो लाइक एप्पल कम्पनी अहिले इन्डियामा नै स्थापित गरेको छ है त्यहाँबाट पनि हामीलाई धेरै नै डेभलपमेन्टको प्रति भारत गइरहेको छ एप्पल मात्रै होइन अरू धेरै कम्पनिजहरूले इन्डियामा स्थापित गरेको छ अहिले फिलहाल रिसेन्टली